हाम्रो चाहिँ परिवारमा सातजना फ्यामिली छौँ म मेरो हस्बेन्ड र सासू बुजू अनि तिनजना नानीहरू छन् नानीहरू स्कुल जान्छन् हामी तिनजना चाहिँ घरमै बस्छौँ मेरो हस्बेन्ड काम गर्नुहुन्छ